हेलो हजुर अबुनेला मैले तपाईँको अस्ति त्यो रातो सुमो बुक गरेको थिएँ नि हजुर त्यो मलाई अलिकति कम्प्लेन गर्नु छ हो त्यसको हेर्नुहोस् न दा अब तपाईँको कस्तो खतम गाडी हो त्यो त राम्रै म चाहिँ तल लगिकन गएको थिएँ नि त शिला पनि लगेको थिएँ साथीहरूकोमा गएको थिएँ नि त होइन अलिकति फ्यामिलीहरू पनि थियो होइन तपाईँको त त्यो न ड्राइभर राम्रो चलाउनु जान्ने हुन्छ नि त्यो गाडी पनि अब कुन्नि कस्तो खटारा खालके हाम्रै तल जाँदाखेरि होइन अब टायर पम्चर भयो नि त अब हजुर हजुर टायर पम्चर भयो नि त अब म त छ होला एक्स्ट्रा टायर भनेर होइन त्यो मान्छेलाई हेरेँ मैले होइन छ भनेर ला दा छैन नि भन्यो मलाई त्यो ड्राइभरले अन्त पछाडि चाहिँ के झुन्डाएको त्यो भनेँ होइन दा त्यो पनि पम्चरै छ नि भन्यो उसो भए किन नबनाएको भनेँ मैले होइन त्यही अब भयो भएको छैन पो भन्छ अब अन्त मलाई यस्तो त हुँदैन नि त दा भन्नुहोस् सोच्नु त अब स्पेयर टायर छ त्यो मान्छेकोमा त्यसले किन चाहिँ रिपेयर नगरेको टायर हाम्रै फेरि त्यो तलबाट माथि आउँदाखेरि तान्दै नतान्ने त्यो गाडी के हो त्यो गाडीको तल त्यसको क्लच पाइप पनि त्यत्तिकै गन्हाउँछ नमिठो नमिठो डढेको जस्तो क्लच पाइप पनि टुट्न आँटेको छ तान्दैन पनि माथि झन् म खालि केटाहरू भए पनि अँ भन्नु नि अलिकति फ्यामिलीसँग गएको लेडिस मान्छेहरू पनि छ तिनीहरू ढेल्नु सक्दैन हामी अलिकति भएको केटाहरू यही बाहिरबाट ढेल्नुपरेको माथि चढ्नु नसकेर होइन हो अन्त दा सुन्नुहोस् न अन्त यो पनि ठिकै छ अब होइन तपाईँको क्लच पाइप पनि बिर्स्यो अरे तपाईँले अब होइन त्यो अब अन्त ल टायर पनि अब तपाईँको त्यही भइदियो अरे राम्रो भएन अरे तपाईँको टायर पनि त्यो अब बिर्स्यो अरे नि त विचारा भनिदिऊँ न अब तर त्यो ला त्यो त्यो ड्राइभरको त्यो पनि के हो मेनर्स पनि के हो हाम्रो त फ्यामिली बसिरहेको छ त्यो गाडीमा त्यो मान्छेहरू बसिरहेको छ नानीहरू पनि बसिरहेको छ एकजना मेरो त्यो भान्जी पनि थियो न राम्ररी बोल्नु जान्दछ त्यो मान्छे त्यस्तै अब कहिले कहिले मुखहरू पनि नराम्रोहरू बोल्छ ब्याड वर्ड्सहरू युज गर्छ स्मोक पनि गर्छ गाडीभित्र नै मैले त नगर भन्दाखेरि पनि अब होइन दा अलिकति अब भन्छ हो फेरि म अब त्यसलाई किन पनि निहुँ खोजिरहनु त्यस्तो हुन्छ